वर्तमान समयमा विशेष नेपाली जातिले आफ्नो संस्कृतिको संरक्षण गर्नु आवश्यक देखिन्छ किनभने मानिसहरू आधुनिकीकरण अनुसरण गर्ने क्रममा आफ्नो संस्कृतिलाई बिर्सँदै गएका छन् मानिसहरूले आज भोलि चैते दसैँ माघे सङ्क्रान्ति असार पन्ध्र जस्ता सांस्कृतिक चाडपर्वलाई प्रायः बिर्सेर केवल दसैँ र तिहार मात्र मनाइरहेको हामी देख्छौँ तर दसैँ तिहार बाहेक यस्ता अन्य चाडपर्वहरू पनि हाम्रो संस्कृति संरक्षण गर्ने पाटा हुन् यसर्थ हामी हाम्रो संस्कृतिलाई संरक्षण गर्न यी विभिन्न चाडपर्वहरू मनाउन पर्छ भन्ने मलाई लाग्छ